हेलो हजुर सुन्नुहुँदैछ ए म रवि बोल्दैछु कि म चाहिँ अहिले एउटा विषयमा म रिसर्च गर्दैछु कि जस्तो यहाँको जुन चाहिँ अब ट्रेडिसनल चाड पर्वहरू छ नि त्यो विषयमा चाहिँ म रिसर्च गर्दैछु अन्त त्यही विषयमा चाहिँ तपाईँलाई सोध्नु थियो कि चाड पर्वको विषयमा अन्त केही बताई दिनुहुन्छ कि भनेर नि फोन गरेको हजुर भन्दिनुहोस् हजुर

हजुर ह हजुर

हजुर

हजुर

ए ए हुन्छ ए

ए हुन्छ हुन्छ हजुर हवस् हवस् म यतिनै जान्नु थियो कि हुन्छ धन्यवाद

हुन्छ हवस् ह हुन्छ